दिपमको पापा बोल्नु भएको हो ए यहाँ सुन्नुहोस् न एउटा नानीहरूको लागि हामीले पिकनिकको प्रोग्राम मिलाएको थियौँ कि त्यसले गर्दाखेरि यही हाम्रै एरिया कालेबुङ एरियै डेलो साइडमा चाहिँ नानीहरूलाई यसो मनोरञ्जनको लागि फिफ्टिनमा चाहिँ होइन हामीले सिक्सटिनमा चाहिँ मिलाएको थियौँ त्यही भएर नि त्यो कुरा राख्नुको लागि नि सोध्नुको लागि नि होइन होइन हामी सरहरू मिसहरू सबै त्यहीँ हुन्छौँ गाडीमा हामी त्यो त गाइड गरिहाल्छौँ नि नानीहरूलाई नानीहरूको हामीले पिकनिकको लागि चाहिँ बेसी त गरेको छुइनौँ अढाई अढाई सय टू फिफ्टी टू फिफ्टी गरेर चाहिँ हामीले कन्ट्रिब्युट गर्दैछौँ हो अन्त त्यही अरू त बेसी त पर्दैन टू फिफ्टी एकजना नानीको टू फिफ्टी गरेर चाहिँ हामीले कन्ट्रिब्युट उठाउँदैछौँ हजुर हजुर हजुर होइन हामी त्यो बाहिरतिर त हामी जाने जानु दिने कुरा त आउँदैन हामी सर मिसहरू अब हामी थुप्रै नै प्रायः जस्तो स्कुलको टोटल टिचरहरू सबै नै जान्छौँ त्यसले गर्दा हामी गाइड त अब राम्रै गर्छौँ त्यहाँनिर त्यसमा त हजुर गाडीहरू हामीले मिलाएको छौँ नानीहरूको लागि मिलाएको छौँ हो अन्त त्यसमा त केही तपाईँहरू डर मान्नु त पर्दैन प्रायः हामी सबै सर मिसहरू हामी साथमै हुन्छौँ नानीहरूको साथमै हुन्छौँ लगेर हामी त्यो जुन साइन्स सिटीदेखि त बाहिर त जानु दिने कुरा आउँदैन हो त्यहाँ साइन्स साइन्स सिटीभित्रै हामी यसो त्यहाँनिर त्यहीनिरै भित्र पिकनिक सिकनिक गरायो त्यहाँबाट चाहिँ त्यहाँ भित्र साइन्स सिटीहरूभित्र के केहरू देखायो त्यहाँबाट चैँ सिधै गाडीमा हालेर सिधै हामी लिएर आउँछौँ नि बाहिर त हामी रोडतिर निस्किनु कतै घुम्नु जानु त्यो त हामी एकदमै हामीले यहाँनिर स्टुडेन्टहरूलाई अगाडि नै हामीले बताएको छौँ नि त्यो त कि हुन्छ हुन्छ